हेलो ट्याक्सी ड्राइभर हो मलाई एउटा ट्याक्सी चाहिएको थियो कि म अहिले बाह्र माइलमा छु मलाई अब पेदोङ जानु छ कि त्यस कारण म मेरो बाह्र माइल जग्गामा आइदिनु हुन्छ तपाईँ